मैले अहिले घरमा प्रयोग गरेको इलेक्ट्रोनिक्स वस्तुहरू चाहिँ वासिङ मेसिन टिभी कम्प्युटर माइक्रोवेभ इनडक्सन अनि इनभर्टर हरू युज प्रयोग गरिरहेको छु किन भन्दाखेरि चाहिँ इलेक्ट्रोनिक्स सामग्रीहरू आएदेखि हाम्रो लाइफ धेरै सरल हुन्छ इजी लाइफ हुन थालेको छ त्यो भनेर चाहिँ मैले मेरो घरमा चाहिँ इलेक्ट्रोनिक्सहरू दुई हजार पाँचदेखिको अहिलेसम्म चलाइरहेको छु